मैले सेमसङ मोबाइल मगाएको थिएँ सेमसङ मोबाइल चाहिँ त्यसको दाम चाहिँ उन्नाइस हजार रहेछ र त्यो अनलाइनमा मगाउँदा चाहिँ त्यो सेमसङ मोबाइल चाहिँ धेरै राम्रो रहेछ र अब आउँदो दिनहरूमा म सेमसङ मोबाइल चलाउँछु र सेमसङ मोबाइल चाहिँ अरूलाई पनि म यो यस्तो राम्रो रहेछ भनेर साथीहरूलाई पनि भनिदिने गर्छु